दार्जिलिङमा विशेष पर्यटकहरू गर्मी मौसममा आउने गर्दछ र त्यस बेला सार्वजनिक यातायातको धेरै अभाव हुँदछ सबै गाडीहरू प्रायः साइड सिनमा गएका हुनाले गर्दा त्यस बेला साधारण जनताले धेरै असुविस्ता भोग्नुपर्दछ र त्यस मौकाको फाइदा उठाएर कति चालकहरूले गाडी भाडाहरूमा पनि बढोतरी ल्याउँदछ खराब बाटाघाटाहरू दार्जिलिङमा एउटा ठुलो समस्याको रूपमा देखापर्दछ र दार्जिलिङ बजारदेखि मेरो घरसम्म पुग्ने बाटोको पनि स्थिति धेरै दयनीय रहेको छ र त्यसै कारणले गर्दा यो बाटोमा धेरै दुर्घटनाहरू पनि हुने गर्दछ